मलाई चाहिँ बाजा हारमोनी बाजाहरू बजा बजाउनु आउँदैन त्यति बेला हामीले सिक्ने मौका पाएनौँ बस्तीको जग्गामा घर कोही सिकाउने मान्छे पनि भएन अलिक ठुलो भएपछि बिहा भएर आइगयौँ अहिले चाहिँ अब मेरा बाबा ससुरा बाबा चाहिँ ठुलो कलाकार हुनुहुन्छ उहाँले पुरा गीतहरू लेख्नुभएको छ गीत गाउनुभएको छ हार्मोनियमहरू बजाएर ठुल्ठुलो प्रोग्रामतिर गीतहरू गाउनुभएको छ धेरै गीतहरू लेख्नुभएको छ उहाँ अहिले बित्नुभयो दुई साल जति भयो बित्नुभएको उहाँको सम्मानपत्रहरू पुरा छ पुरा राम्रो हुनुहुन्छ सबैले चिन्छ डुवर्समा कुमार सुन्दास भनेर मेरो नन्द चाहिँ गाउँछ पनि बजाउँछ हारमोनी तबला सबै बजाउँछ उसको गीतको एल्बमहरू थुप्रो छ उसले राम्रो गाउँछन् अहिले चाहिँ अब मेरो चाहिँ छोरा छोरा छोरालाई सिकाउने इच्छा छ अब छोराले सिक्छ पछि गएर ठुलो भएर ऊ पनि बाबा जस कुमार सुन्दास जस्तै हुन्छ बनेर सम्झेको छु